हाम्रो स्कुल विद्यालयमा चाहिँ हाम्रो घुम बाल उच्चतर माध्यमिक विद्यालयमा चाहिँ हाम्रो भोकेसनल छ भोकेसनलमा चाहिँ तपाईँको त्यो उइसहरू सिकाइन्छ त्यसमा चाहिँ तपाईँको उइसहरू सिकाइन्छ त्यसमा चाहिँ तपाईँको इलेक्ट्रिसियन अटोमोबाइलहरू छ अन्त त्यही गर्नुपर्छ